हामी बिहान उठेर काममा हिँड्छौँ छ बजी उठ्यो पाँच बजी उठ्यो त्यहाँबाट उठेर पकाई तुल्याई गर्छौँ सबै घरको कामहरू सकेर पानीहरू थापथुप गरेर खानासाना लगाउँछौँ अन्त तयारी भएर हामी काममा जान्छौँ साथीहरूसँग भेट भएर बाटोमा बात मार्दै जान्छौँ गएपछि मेलामा लाग्छौँ सात बजी लाग्छौँ काममा सात बजी लागेर नौ बजीतिर खाजा खान्छौँ बिहानको ब्रेकफास्ट त्यो पत्ती टिप्छौँ बर्खामा चाहिँ अनि त्यहाँदेखिको एघार बजीको ओजन हुन्छ एघार बजी ओजन दिएर खाना खानेको टाइम हुन्छ डेढ घन्टा डेढ घन्टा बोलेर खानासाना खाएर साढे बाह्रमा लाग्छौँ साढे बाह्रमा लागेर पत्ती नै टिप्नुपर्छ बर्खाभरि चाहिँ त्यहाँदेखिको बेलुका साढे तिनमा छुट्टी भएर ओजनसोजन दिएर घरमा आउँछौँ बर्खामा चाहिँ हिउँदोमा चाहिँ एक बेलाको काम हुन्छ बिहान छ बजी हिँडेर सात बजी मेलामा लाग्छौँ साथीभाइसँग भेट भएर जान्छौँ अनि त्यही सोहोर्ने काम फँडाइको काम कलमको काम त्यस्तोहरू गर्छौँ साढे बाह्र बजी छु साढे बाह्र बजी छुट्टी हुन्छ छुट्टी भएर घरमा आइपुग्छौँ घरमा एक बजीतिर एक बजी आएर त्यही घरको कामहरू हुन्छ नुवाई धुवाई लुगा धुनु केही कामहरू घरको कामहरू हुन्छ त्यो गर्छौँ बेलुका त्यहाँदेखिको अरू काम के बेलुका सुत्यो बिहान उठ्यो फेरि काममा गयो हिउँदो बर्खा काम त्यही त हो